साथी सुन्न मैले अस्ति एउटा कुर्ती किनेको थिएँ एकदमै राम्रो लागेर किनेको त्यो कुर्ती चाहिँ यत्ति राम्रो थियो यत्ति राम्रो थियो मैले लगाएँ लगाएर चार पाँच पल्ट भयो लगाएको तर पनि अहिलेसम्म पनि जस्तो पहिला नयाँ किनेको त्यस्तै सेम टू सेम छ एकदमै धोएँ मैले एक पल्ट जस्तो धुँदाखेरि पनि कलरहरू पनि गएन त्यो कुर्तीको मटेरिएल पनि एकदमै राम्रो छ सफ्ट छ लगाउँदाखेरि पनि एकदमै कम्फर्टेबल हुने सुहाउने जिउमा लगाउँदाखेरि पनि फिटिङ एकदमै एकदमै भन्दा पनि एकदमै मन पर्यो र मलाई दुई तिनजना साथीहरूले पनि सोध्यो कहाँबाट किनेको भनेर मैले मलाई पनि देन भनेर भन्दै थियो म दिनु चाहेन किनभने देखिको मलाई एकदमै राम्रो लाग्यो त्यो कुर्ती र मैले मेरो साथीहरलाई म दोकान देखाइदिन्छु त्यहाँनेर गएर किन्नु म चाहिँ दिदिनँ भनेर चाहिँ भनेँ त्यो कुर्ती चाहिँ एकदमै कम्फर्टेबल एकदमै राम्रो कपडा पनि धेरै भन्दा धेरै राम्रो सुइटेबल एकदमै मन पर्यो र चाहिँ त्यही कुर्ती फेरि पनि त्यस्तै कुर्तीहेरू पायो भनेदेखिको मलाई पनि भन्नु ल भनेर मैले भनेँ मलाई भनिराखेको छ साथीहरूले र म पछि फेरि त्यस्तै कुर्ती पायो भनेदेखि चाहिँ साथीहरूलाई पनि म भन्छु तर यो कुर्ती चाहिँ म दिदिनँ किनभनेदेखिको मलाई एकदमै राम्रो लाग्यो कम्फर्टेबल पनि र एकदमै कपडा पनि सफ्ट लगाउँदाखेरि पनि मज्जाको देख्ने सुहाउने चिटिक्कै परेको एकदमै भनौँ एकदमै राम्रो त्यो कारणले गर्दाखेरि चाहिँ यो कुर्ती चाहिँ मेरो लागि चाहिँ एकदम फेभरेट भइरहेको छ अहिले चाहिँ म जहीँ जाँदाखेरि पनि मलाई त्यही कुर्ती लागाउँ लगाउँ लाग्छ र मैले कत्ति चोटि चार पाँच चोटि त लगाइसकेँ र फेरि पनि म अब फङ्सनमा जाँदाखेरि पनि म त्यही कुर्ती नै लगाउँछु राम्रो लाग्यो धेरै भन्दा नि धेरै मन पर्यो मलाई त्यो कुर्ती चाहिँ